अब खासै यो राजनीतिको बारेमा त म त्यत्ति साह्रो जान्दिनँ पनि तर मैले जानेको पार्टीहरू हाम्रो भारतमा भनेको चाहिँ त्यही टिएमसी जुन चाहिँ हाम्रो रिजनल पा पोलिटिकल पावर हो लोकल हो अनि अर्को आउँछ हाम्रो सेन्ट्रलाइज्ड पावर नेसनल पावर जुन पोलिटिकल पार्टी जुन चाहिँ चाहिँ बिजेपी र कङ्ग्रेस हो अनि म त्यति साह्रो त धेरै त जान्दिनँ पनि यो पोलिटिक्सको बारेमा राजनीतिको बारेमा तर पनि एज अ पोलिटिकल लिडर भएपछि चाहिँ उहाँहरूले चाहिँ हाम्रो जुन चाहिँ लोकल मान्छे हामी नर्मल मान्छेको क्राइटेरियाहरू चाहिँ फुलफिल गर्नुपर्छ जुन चाहिँ चाहिँ हाम्रो पार्टीहरूले त्यति गर्न सक्नुभएको छैन हाम्रो क्राइटेरियाहरू फुलफिल जस्तै हाम्रो पाहाडमा दुई हजार सत्रमा एक सय सात दिनको स्ट्राइक हुँदाखेरि त्यत्तिखेर हामीले हामीलाई धेरै खति भएको थियो हामीलाई स्कुल जुन चाहिँ बोर्ड एक्जाम थियो बोर्ड एक्जामको स्टुडेन्टहरूलाई एकदमै धेरै साह्रो परेको थियो किनभने कहीँ जानु पाउँदैन्थ्यो पढ्नुको लागि बुक्सहरू हामीले त्यति पाएनौँ सुविधा थिएन हामी लाइब्रेरी जान सक्दैनथियौँ स्कुलहरू सबै बन्द भएको कारणले नेट वाइफाई सबै बन्द भएको कारणले गर्दाखेरि हामीले धेरै स त्यतिखेर धेरै सहनु परेको थियो हामीलाई त्यति सहायता पनि दिनुभएन हाम्रो गभर्मेन्टले पनि लोकल गभर्मेन्ट प्लस नेसनल गभर्मेन्ट दुइटै गभर्मेन्टले हामीलाई त्यति साह्रो हेर्नुभएको थिएन तर अब एज अ पोलिटिक्स होइन एज अब लिडर भएपछि चाहिँ उहाँहरूले चाहिँ लोकल हामी नर्मल मान्छेको क्राइटेरियाहरूलाई चाहिँ फुलफिल गर्न सक्नुपर्छ कि हामीलाई को के के चाहिँ बेसिक निड्सहरू पनि फुलफिल भएको छैन अहिले कतिपय ठाउँहरूमा कतिपय ठाउँहरूमा मान्छेलाई आफ आज ल्यायो आज खायो तर गभर्मेन्टले कुनै पनि त्यस्तो राम्रो इनिसिएभहरू लिनुभएको छैन कि एज अ मेरो कन्ट्रीलाई एज अ मेरो रिजनलाई चाहिँ राम्रो केही होस् भनेर सो म त्यति धेरै त थाहा पनि छैन मलाई आइडिया पनि छैन तर मैले देखेअनुसार चाहिँ हाम्रो त्यति राम्रोसँगले चाहिँ रन भएको छैन हाम्रो सिस्टम पोलिटिकल सिस्टम चाहिँ राम्रोसँग चलाउनु सक्नुभएको छैन मलाई मनपर्ने लिडर भनेको चाहिँ नरेन्द्र मोदी हो किनभने उहाँ आउनु भएकोदेखि चाहिँ अलिकति डेभलोप भएको छ त्योभन्दा अगाडिको लिडरले त्यति साह्रो यति साह्रो डेभलोप गर्नुभएको जस्तो लाग्दैन मलाई तर जबदेखिको नरेन्द्र मोदी एज अ प्राइम मिनिस्टर भएर आउनुभयो उहाँले चाहिँ अलिक धेरै डेभलोप गर्नुभएको छ एजुकेसन फिल्डमा पनि भयो एग्रिकल्चरल फिल्डमा पनि भयो उहाँले जुन चाहिँ हाम्रो फार्मर्सहरू हुनुहुन्छ उहाँहरूको लागि धेरै लोनहरूको लागि सुविधा गरिदिनुभएको छ स्टुडेन्ट्सहरूको लागि पनि लोन सुविधा गरिदिनुभएको छ मेडिकल फेसिलिटिसहरू पनि अलिक दिनुभएको छ कोभिडको टाइममा उहाँले कोरोनाको बेलामा धेरै हाम धेरै अब हामी लोकल नर्मल मान्छेको लागि धेरै एफोर्टहरू लगाएर धेरै सुविधाहरू दिनुभएको छ जुन जुन चाहिँ सहिद होइन्छ वहाँहरूको फेमिलीको लागि पनि एकदम सबै फाइनेन्सियली पनि सपोर्ट गरिराख्नु भएको छ सो एज अ होल हेर्दा चाहिँ नरेन्द्र मोदी चाहिँ धेरै मनपर्छ अनि उहाँहरूलाई कुनै दिन भेट्ने मैले मौका पाएँ भने चाहिँ म उहाँलाई धन्यवाद भन्न चाहन्छु अनि अझै यसरी नै राम्रो काम गर्दै जानुहोस् भनेर चाहिँ उहाँलाई अझै म सपोर्ट गर्दै जान्छु भन्न मात्रै चाहन्छु